ए नमस्ते दाजु कस्तो हुनुहुन्छ ए हजुर म पनि ठिकै छु नि ए अस्ति तपाईँले त्यो ल्याइदिनु भएको ब्याग थियो नि जुन चाहिँ मैले अनलाइन अर्डर गरेको थिइनँ त्यो त एकदमै राम्रो थियो है अन्त त्यसको बो बोक्ने त्यो फिताहरू पनि एकदमै बलियो अब मैले पैसा दिएको अनुसार चाहिँ एकदमै राम्रो भयो है मतलब राम्रो रहेछ त्यो प्रडक्ट चाहिँ मलाई राम्रो लाग्यो पैसा पैसा अलिकति महँगो पऱ्यो तर अलिक राम्रो रहेछ पैसा हालेको बेकार चाहिँ गएन है राम्रो रहेछ हुन्छ धन्यवाद